विद्यालयमा पढ्दाखेरि चाहिँ मलाई मनपर्ने विषय भनेको म्याथमेटिक्स हो जसलाई चाहिँ हामी नेपालीमा गणित भन्ने गर्छौँ र किन मलाई म्याथमेटिक्स चाहिँ मनपर्ने विषय भयो भन्दाखेरि चाहिँ जब पनि म म्याच प्र्याक्टिस गर्न बस्थेँ त्योबेलामा चाहिँ मैले मन लगाएर पढ्ने गर्थेँ किनकि त्यो सब्जेक्ट चाहिँ मलाई एकदमै मनपर्थ्यो मलाई म्याच प्र्याक्टिक गर्नु चाहिँ पुरा इन्ट्रेस् लाग्थ्यो त्यही कारणले मलाई चाहिँ स्टुडेन्ट लाइफमा मेरो लागि चाहिँ मनपर्ने विषय भनेको नै म्याच थियो र स्टुडेन्ट लाइफमा मलाई मन नपर्ने सब्जेक्ट भनेको चैं हिस्ट्री थियो अनि स्कुले जिवनको एक सुखद सम्झना साझा गर्नु पर्दाखेरि चाहिँ मलाई स्टुडेन्ट लाइफमा सबैभन्दा सुखको क्षण भनेको चाहिँ जब पनि म स्कुल जान्थेँ त्यो बेलामा साथी भाइहरूसँग जुन हाँसखेल रेला ठट्टा खेलकुद नाच गान गर्ने जुन त्यो वातावरण थियो होइन एक प्रकारको रमाइलो थियो त्यो क्षण चाहिँ मेरो लागि एकदमै स्टुडेन्ट लाइफको चाहिँ सुखद सम्झना हो साथ साथै जुन गुरुहरूकोबाट चाहिँ एउटा स्नेह मैले प्राप्त गर्थेँ त्यो पनि मेरो लागि एकदमै सुखको सुखको सम्झना साझा गर्नु चाहन्छु एकदमै सुखकै क्षण थियो त्योबेला त्यो क्षण सोँच्दाखेरि अहिले पनि त्यही स्टुडेन्ट लाइफ नै जिउन मन लाग्छ त्यही हो साथी भाइहरूसँग हाँस खेल गरेको समय चाहिँ मेरो लागि एकदमै सुखद सम्झना हो र हजुरहरूको समक्षमा साझा गर्न पाएँ